र अब बाइकिङले मानिसको जीवन कस्तो सकरात्मक प्रभाव भन्नुको अर्थ चाहिँ कस्तो हुन्छ भने अब बाइकिङले अहिले मान्छेलाई एकदमै कम्युनिकेसन एक अर्का सँग जानु भेट्नु छेउ हुन्छ सजिलो हुन्छ व्हेर इज गाडीमा गयो भने ट्राफिकमा फसिन्छ चार चक्केमा अनि बाइकमा एकदमै सुविधा पनि हुन्छ अर्को कुरो बाइक अब अहिले यस्तो प्रकारको टेक्नोलोजीहरूले चलिरहेको छ बाइकमा पनि विभिन्न प्रकारको आविष्कारहरू भइरहेछ त्यो आविष्कारहरू मध्ये अब भोलिको दिनमा फ्युचरमा सोलर बाइक्सहरू आउला होइन त्यो सोलर बाइक्सहरू आउँदाखेरि अहिले जुन प्रकारको पेट्रोल इमिसन गा गाडीहरू जति पनि गाडीहरूले जुन प्रकारको पल्युसन फैलाइरहेछ त्यो पल्युसनलाई भोलिको दिनमा अब एडभान्स भएर सोलर बाइक्सहरू आए पछि त्यो जुन चाहिँ पल्युसन्सहरू कन्ट्रोल गर्ला कन्ट्रोल गरिसके पछि एउटा राम्रो परिवेश फेरि पुनर्निर्माण हुन्छ भन्ने चाहिँ सोचेको छु